खेलकुद भनेको शारीरिक अनि मानसिक विकासको निम्ति अति महत्त्वपूर्ण विषय हो सरकारले खेलो इन्डिया जस्ता कार्यक्रमहरू निर्माण गरेर खेलाडीहरूलाई प्रोत्साहन गर्ने ठुलो कार्य गरेको छ हालैमा भारतले ओलम्पिक्स एसियन गेम्स अनि विभिन्न खेलका विधाहरूमा थुप्रै आयाम हासिल गरेका छन् दुर्भाग्यवश अझ पनि कति खेलहरू पैसाको अभावले गर्दा माथि उठ्न सकेका छैनन् सरकारले त्यतापट्टि पनि ध्यान दिनु पर्ने आवश्यक्ता देखिन्छ यदि मैले अवसर पाएँ भने भारतमा खेलकुदको निम्ति एउटा ठुलो राशि तय गर्ने थिएँ अनि सबै खेलहरूलाई समान रूपमा त्यस राशिको आवन्टन गर्ने थिएँ खेलाडीहरूको प्रोत्साहन अनि भावी पिँढीलाई खेलमा अझ रुचि दिलाउन विभिन्न खेल नीतिहरूको निर्माण गर्थेँ जसले खेललाई अझ रुचिकर बनाउँथे र अर्को महत्त्वपूर्ण कुरो मलाई के लाग्छ भने हाम्रो खेल जगत् राजनीतिले धेरै प्रभावित भएको छ र खेललाई राजनीतिदेखि टाढो राख्न पनि मलाई अति नै आवश्यक लाग्छ कारण हामी साक्षी बनेका छौँ धेरै प्रतिभावान् अनि उज्ज्वल खेलाडीहरूको भविष्य राजनीतिले गर्दा खाडलमा पर्न गएको हामीले देखेका छौँ र राजनीति अनि खेललाई आफ्नो आफ्नो स्थानमा राख्न अति नै आवश्यक छ त्यसैले गर्दाखेरि मलाई लाग्छ कि खेललाई एउटा अलग विभाग बनाएर खेलाडीहरू नै जो एकदमै अनुभवी छन् जो प्रतिभावान् छन् जो खेलमा जानकारी राख्छन् उहाँहरूलाई नै खेल विभागको अधिकारी यदि हामीले बनाउन सक्यौँ भने खेल जगत्लाई ठुलो उपकार हुने थियो जस्तो चाहिँ लाग्छ मलाई